योगा व्यायाम भनेको यस्तो चिज हो कि मानिसहरूले होइन दैनिक रुपमा गर्यो भने चाहिँ रोग कष्टहरू होइन बिमारीहरू छिटो निको भएर जान्छ मान्छेलाई औषधि खानु पर्दैन होइन धेरै राम्रो योगा चाहिँ एकदम औषधि हो औषधि भन्दा नि बेसी भेटाए मानिसले चाहिँ यो चिजलाई दैनिक रुपमा गरिरहनु पर्छ बुढाबुढी होस् केटा केटी सबैले गरेको यो राम्रो चिज हो यसले केही नराम्रो गर्दैन शरीरलाई राम्रो गर्छ स्वस्थ्य राख्छ मान्छेलाई होइन त्यो चाहिँ हाम्रो लागि एकदम राम्रो हो हेल्थ इज वेल्थ